घरको द्वार सँघारतिर गोबर पानीमा गोबर फिटेर यसकारण छरिन्छ किनकि मानिसहरू सँगसँगै कति मानिसहरू आएका हुन्छन् घरमा मानिसहरू सँगसँगै कीटाणुहरू अनेक किसिमका कीटाणुहरू आएका हुन्छन् त्यसलाई गोबर गोबरले त्यो कीटाणुहरलाई मारिदिन्छ त्यसकारणले त्यो गोबर गोबर पानी घ घरमा छिट्नुको कारण चाहिँ त्यही हो अनि अर्को कुरो घरलाई शुद्ध पनि पारिन्छ मानिसलाई हाम्रो नेपाली नेपालीको जातिमा गोबर घर गोबर घरमा गोबरले लिप्नु नै शुद्ध बनाउनु हो चाहे शुभ कार्यमा होस् चाहे अशुभ कार्यमा होस् गाईको गोबरले घर चाहिँ सबैले नै चोख्याउँछन्